हेलो दिदी अँ मोना दिदी बोल्नुभएको हो अँ म धुर्व हजुर धुर्व भाइ बोलेको नि कस्तो हुनुहुन्छ दिदी ए म पनि हजुर अहिले अहिले अहिले सन्चै छ ए म पनि अस्ति बिसन्चो भएँ कि ब्लड प्रेसर गराएको सुगर लेबल अलिकति बढेछ कि अन्त डक्टरले एक्ससाइज पनि गर्नु भन्दैथ्यो तपाईँ अहिले चौरस्ता जानुभएको छ कि छैन वाकमा म पनि म पनि जाँदै थिएँ कि बिचमा त्यो पानी पर्नुथालेर चाहिँ म पनि हजुर म पनि वाकमा गएको छुइनँ कि बरू दिदी ए एउटा काम गरौँ न तपाईँ र म यसो बिहान समय निकालेर वाकमा चौरस्ता हेल्थको लागि पनि राम्रो हुन्थ्यो यसो ब्लड सुगर लेबल पनि घट्ला हजुर हजुर दिदीसँगै दुईजना साथी पनि हुन्थ्यो हो बिहानखेरि त्यहाँ एक्लै जानु पनि बाँदरहरू पुरा हुन्छ हो अन्त दुईजना साथी भयो भने चाहिँ बिहान बात मार्ने पनि हुन्छ बात मार्दै एक्ससाइज पनि हुन्थ्यो भनेर नि वाक हजुर तपाईँले बिहान कति बजीतिर भ्याउनुहुन्छ होला हजुर हजुर साढे साढे छमा साढे छमा ठिकै हुन्छ त्यति बेलासम्म त उज्यालो पनि भइसकेको हुन्छ चिसो पनि कम्ती हुन्छ है हजुर अन्त हामी एक घन्टा गर्यौँ भने पनि सात बजी त घरमा आइपुग्छौँ है हजुर हजुर हजुर हेल्थको लागि चाहिँ हेल्थको लागि त गर्नैपर्यो अब हो अन्त म दिदी जानुभएको छ कि छैन भनेर सोचेँ कि अन्त त्यही कारण कल गरेको नि दिदीलाई हजुर हजुर एक्लै जानु फेरि अल्छी लाग्छ है

मलाई पनि त्यस्तै हुन्छ साथी छ भने चाहिँ यस्तो जोस आउँछ कि एक्लै जानु चाहिँ त्यो बिहान त्यो बाँदरहरू हुन्छ कुकुरहरू हुन्छ हो अन्तखेरि त्यहाँ त्यही त्यसको पनि डर हुन्छ है अन्त फेरि साह्रै बिहान जानु पनि अलिकति अप्ठ्यारो है हजुर हुन्छ भनेपछि भोलिदेखि दिदी जाने हामी हुन्छ म तपाईँलाई बिहान बिहान बिहान नक गर्छु नि त है

हुन्छ हुन्छ हुन्छ म तपाईँलाई मिस्ड कल गर्छु नि हुन्छ हवस् हुन्छ हुन्छ